हाम्रो जलपाइगुडी जिल्लामा बाटोघाटो त बाहिरतिर राम्रै छ तर गाउँमा त सबै भत्केको छ रोडहरू पानीको पनि समस्या छ घर घरमा छैन लिडारहरूले हेर्छ त्यो हेर्छ आफ्नो मात्रै हेर्छ अरूको हेरिदिँदैन